मैले घरमा अब काम गर्दाखेरि चाहिँ मलाई एकदमै मनोरञ्जन लाग्ने चाहिँ एउटा गीत सुनेर मनोरञ्जन अब आफूलाई मनोरञ्जन दिँदै अब काम गर्नुमा जोसहरू आउँछ जोस अब जोसमा काम गर्नु मजा आउँछ जस्तै काम थियो भने पनि अब काम त धेरै प्रकारको गर्नुपर्छ बार बारी अब आगो जे अब यता घर सफा गर्नु घर साफसुग्घर सबै गर्नु होइन तर अब अब काम गर्नु अब सबैलाई त इच्छा हुँदैन अब एउटा इच्छा जाग्ने भनेको नै चाहिँ एउटा गीत सुनेर चाहिँ म चाहिँ आफूलाई मनोरञ्जन दिएर अब एउटा हौसला एउटा जोस दिएर चाहिँ अब म चाहिँ अब काम गर्छु होइन अन्त गीत मानिसले मानिसले त थाह भएन मलाई मानिसहरू त प्राय नै केटीहरू चाहिँ अब म एउटा किटै केटी एज अ विमेन होइन केटी भएर चाहिँ म एउटा केटीको रुपमा चाहिँ म चाहिँ अब गीत सुन्नु चाहिँ एकदमै रुचाउँछु होइन मलाई गीत चाहिँ मलाई मलाई काम गर्दाखेरि गीत मतलब गीत सुन्यो भने पनि मलाई एकदम जस्तोतस्तै गीत होस् मलाई मतलब छैन होइन इङ्ग्लिस नेपाली प्राय त नेपाली होस् होइन नेपाली होस् मलाई मन मजा आउँछ आनन्द लाग्छ त्यो गीत सुन्दा काम गर्नु मजा आउँछ होइन अब बारीहरूतिर काम गर्दाखेरि घरि कसले काटिन्छ घरि कसले दुख्छ होइन घरि चोट पर्छ चोट पुऱ्याइ दिन्छ हातमा खुट्टामा अब त्यो गर्दाखेरि अब पुरा रिस उठ्छ तर गीत छ भने चाहिँ अब एउटा एक एक प्रकारको खुसी आनन्द हुन्छ होइन अब आनन्दले काम गर्नु एउटा आनन्दले काम गरेको काम पनि त सफल हुन्छ एउटा राम्रो कसरी मनोरञ्जन अब राम्रो एउटा गीतहरू अब गीतको लयहरू गीतको अब गीत म चाहिँ एक्लै थियो भने गीतहरू बुज्छ होइन डिस्टर्बेन्सहरू थिएन भने गीतहरू मजाले बुज्छ घरमा मलाई तर प्राय अब घरमा चाहिँ अब काम गर्नु मनपर्छ तर गीत सुनेर चाहिँ मलाई एकदमै मनपर्छ गीत सुनेर चाहिँ मलाई एकदमै रुचाउँछ